अब हाम्रो भन्नु पर्दाखेरि चाहिँ बजारको तुलनामा हाम्रो गाँउ बस्ती को तुलनामा चाहिँ जोड्दाखेरि धेरै आकाश पातलको भिन्नता देखिन्छ किनभने गाँउ सहरमा धेरै भिन्नता छ गाँउमा अलिकति सिधा सोझो नै हुन्छ मान्छेहरू र सहर बजारका अलिकति चङ्खो बाठो र चतुरै हुन्छ त्यसले गर्दाखेरि हामी गाँउ बस्तीमा बस्ने मान्छेहरू धेरै नै असजिलो काम गर्नु असजिलो र अप्ठ्यारो प्रकारको मान्छेहरू बसेका हुन्छन् किनकि एजुकेसनको कमिहरूले गर्दाखेरि र धेरै एजुकेसन् कमिको कारणले गर्दाखेरि हामी गाँउ बस्तीका मान्छेहरू दबिएको हुन्छौँ र त्यसोसले गर्दाखेरि हामी धेरैवटा कुराहरूमा ठगिएका छौँ जस्तै पञ्चायती कुरोहरूमा सहुलियतहरूमा धेरैवटा कुराहरूमा ठगिएका छौँ जस्तै पञ्चायतबाट पाउने सहुलियतहरू हामीले पाएका छैनौँ कतिवटा कुरोहरू पाउने सहुलियतहरू पाएका छैनौँ त्यसबाट पनि वञ्चित छौँ है अब अब अनपढ़को कारणले गर्दाखेरि त्यसले गर्दाखेरि हामी बजारको तुलनामा धेरै आकाश र पातलको फरक छ जस्तै बजारमा बाठोहरू धेरै हुन्छ धेरै नै छ एजुकेसनहरू धेरै नै छ आबो जस्तै गाँउबस्तीमा हामी गर्नु खोजेको कुरा धेरै हुन्छौँ तर विकाशत कुरोहरूमा पनि हामी वञ्चित छौँ जस्तै गाँउमा हामी रोडहरूमा रोडहरू ल्याउन खोज्छौँ बनाउन खोज्छौँ त्यसबाट पनि हामी सबै कुराहरूबाट छेकिएका छौँ थुनिएका छौँ वञ्चित छौँ त्यो पनि बनिएको छैन गर्नु खोजेको कुरोहरू पनि केही भएको छैन र रोडहरू पाउनु पर्ने थियो गाँउ बस्तीमा पाउनु पर्ने सहुलियतहरू थियो धेरैवटा कुरोहरू थियो त्यसबाट पनि हामी वञ्चित छौँ पाएको छैनौँ गरिब दुखीले पाउनु पर्ने के कुरो हो धनी मनीको त कुरै नगरौँ गरिबले पाउनु पर्ने के कुरो हो बेकारीले पाउनु पर्ने के कुरो हो के चिज हो र जस्तै अब यहाँनिर धेरै सहुलियतहरू छन गभर्मेन्टले छोडेको तर त्यसबाट पनि हामी वञ्चित छौँ र हामी जस्तै आकाश र पातलको फरकमा छौँ गर्नेले गरिरहेको छ खानेले खाइरहेको छ तर अनपढ निमुखा जनताहरू चाहिँ मरिराखेकाछ जस्तै हामी गरिब गरिब नै छौँ अहिलेसम्म हामी केही पनि गर्न सकेको छैनौँ यहाँको त्यहाँ पनि अगाडि बढ्न सकेको छैनौँ